म हेर्दै गर्छु नि हेलो अँ भन् अँ ठिकै छु त अँ गएको थिएँ दामी दामी अर्ग्यानिकहरू त्यहाँनिर अँ डिसहरू पनि राम्रो पाउँदो रहेछ त्यहाँनिर खानाहरू आइटमहरू सब्जीहरू पनि राम्रो हुँदो रैछ

किनेको छु त फ्रेस भेजिटेबलहरू राम्रो पाउँदो रहेछ

ए अँ

अँ अँ सागसब्जीहरू पनि फ्रेस पाउँछ अँ अन्त जाँदैन ए अँ अँ अँ

ए अँ अँ

ए अँ मैले नि सागसब्जीहरू क्या फ्रेस अनि अरू के के सामानहरू लगेँ अनि अब कहिले जाने प्लान छ

ए लगिनँ त्यही फ्रेस डिसहरू चाहिँ राम्रो पाउँदो रहेछ त्यहीहरू एक दुईवटा लगेँ घरमा